अब विशेष गरेर हामी अब नौ दुर्गा दसैँको बेलामा चाहिँ नौ दुर्गाको पूजाहरू व्रतहरू बस्छौँ नौ दिनसम्म अब भव्य रूपले हामीले व्रतहरू बसेर अब सबै कुरो खानाबाट जोगिएर अब त्यहाँ नौ दिनसम्म हामी दुर्गा माताको आराधना गरेर त्यहाँनिर भव्य रूपले हाम्रो मन्दिरमा पूजा हुन्छ त्यहाँ हामी गएर पूजाहरू गर्छौँ अब हाम्रो सरस्वती पूजा अब दुर्गा पूजा अब शिवरात्रीहरू यस्तो पूजा पर्वहरू धेरै छन् क धेरैलाई हामीले त्यहाँनिर योगदानहरू पनि दिन्छौँ अब त्यहाँनिर गएर हामी पूजाहरू पनि गर्छौँ अब कथाहरू पनि सुन्छौँ र हाम्रो सबभन्दा ठुलो चाड चाहिँ अब दसैँ हो दसैँमा चाहिँ हामी नौ दुर्गाको पूजा भव्य रूपले हामी गर्छौँ र हामीलाई खुसी पनि लाग्छ अब राम्रो लाग्छ अब सालैपछि नौ दुर्गा भवानीको हामी व्रतहरू बसेर त्यहाँनिर पूजाहरू गरेर अब आफ्नो छोराछोरीलाई दस दिनको दिन टिका लगाउनु पाउँदा एक किसिमको हर्ष खुसी लाग्छ अब कहाँ कहाँदेखि पनि आउँछन् अब हामीलाई खुसी पनि लाग्छ सबैसँग भेटभाट पनि हुन्छ त्यसैले गर्दा हामीलाई सबभन्दा ठुलो चाड चाहिँ दसैँ नै लाग्छ